हेलो अँ भन्नुहोस् न अँ अँ होइन अँ होइन म अँ छ कि अब म खोजिदिनु त खोजिदिन्छु तर तपाईँले अलिकति एड्भान्स चाहिँ गर्नै पर्छ अहिलेको अब जुन चाहिँ कामा पनि जे गर्दा पनि एड्भान्स बिना चाहिँ अब कामै चल्दैन अहिले हो कि होइन भन्नुहोस् त अब मेरोमा मान्छे छ नि छनु त म मान्छे त दिन्छु नि अब तपाईँको त्यत्रो बिल्डिङमा अब त्यो बनाउनु छ त्यो प्लम्बर होइन अब प्लम्बरहरूलाई मैले पनि त अलिकति एड्भान्स नदिकन त मान्दैन तिनीहरू अन्त तपाईँले अलिकति राम्रो एड्भान्स दिनुभएको छ भने तपाईँको कामको लागि म दुई दिन भित्रमा नै म केटाहरूलाई ल्याएर म भटाभटी गराइ दिइहाल्छु नि अँ अँ त्यही त अँ

अँ हुन्छ हुनु त अब केही पनि छैन त्यसमा म गर्दिन त होइन तिनीहरूलाई म भन्छु नि त अँ होइन म तिनीहरूलाई पनि त भन्नुपऱ्यो नि त अँ अँ अँ अँ अँ अँ अँ अँ अँ

होइन म खोजिदिनु त खोजिदिन्छु नि खोजिदिन्छु भनेको छु नि अब तिनीहरूलाई अब चारजना आउँछ हो चारजना आएपछि तिनीहरूले दुई तिन दिनमै सकिदिइहाल्छ अब तिनीहरूलाई पाँच सौ रुपियाँ गोटा एड्भान्स दियो भनेदेखि त पाँच सौमा त तिनीहरू मान्दैन नि त अहिलेको जमाना त्यही हो तिनीहरू पनि पकाइ खानुपऱ्यो बस्छ विचारा तिनीहरूको पनि अब चामलहरू तेलहरू ल्याउनुपऱ्यो हो अब गरिदिनु त गरिदिन्छ तिनीहरूले बैमानी त गर्दैन तर एड्भान्स पनि त दिनुपऱ्यो नि त होइन राम्रो कम से कम आठ हजार दिनु नि त हेलो भन्नुहोस् त अँ भन्नुहोस् न अँ अँ

होइन म मिलाइदिन्छु नि तपाईँ नअत्तालिनुहोस् न काम पनि अर्को जग्गा हुँदैछ अब तिनीहरू फ्री हुनुपऱ्यो अँ अँ अँ अँ अँ अँ होइन होइन आउँछ आउँछ तिनीहरू कि आउँछ कुनै तपाईँ सुर्ताउनु पर्दैन नि ल अँ ए ल ल ल ल ल म आउँछु नि त ल तपाईँकोमा हुन्छ ओके हुन्छ